हाम्रो ग्रह पृथ्वी है त्यसमा त अब मान्छेहरू पशुहरू सबै जीवित छ दे जीवन जीवन चलिरहेको छ सधैँ त्यही त्यसबाहेक पनि अब एक प्रकारले अब ब्रह्माण्डमा सोच्दा है अरू ग्रहहरू सोच्दाखेरि मलाई चाहिँ अब त्यस्तो जीवनहरू छैन जस् छैनै जस्तो लाग्छ मलाई चाहिँ त्यहाँनिर ग्र्याभिटीहरू नै छैन है एक पर्सेन्ट पनि ग्र्याभिटी छैन है गयो भने त्यहाँ हराइजान्छ मान्छेहरू त अब त्यस्तो पनि लाग्छ है तर अब यसो पिक्चरहरू हेर्दा अब पहिला पहिलाको साइन्टिस्टहरू भयो कल्पना चावला राकेशहरू राकेश शर्माहरू पुगेको हो तिनीहरूले अब साइन्टिस्टहरूले त गएर उनीहरूले खोज तलास गरेर बिस्तारै बिस्तारै अब हामीलाई देखाउँदै छ यस्तो यस्तो छ भनेर अब उनीहरूको टेक्नोलोजीहरूले देखाउँदै नै छ तर मलाई चाहिँ यो सब विश्वासै लाग्दैन अब है तर पनि अब कता कता अब देशमा हरूलाई सैटेलाइटहरू बनाउँदै छ चन्द्रयानहरू पठायो अन्त खोज तलासहरू गर्दैछ र त्योहरू देख्दा चाहिँ अब कताकता डाउट लाग्छ बा कतै पो अब त्यहाँनिर जिउने अब त्यहाँनिर के हुने हो अब जस्तै अब पृथ्वीमा जस्तै अरू जग्गामा पनि अब जिउने सक्ने अब केहीहरू त्यहाँ जीवितहरू छ कि त्यस्तोहरू पनि डाउटहरू लाग्छ अब टिभीतिर देख्दाखेरि पिक्चरहरू बनाउँछ है मिसन मङ्गलहरू भयो निकै पिक्चरहरू पनि त्यस्तो त्यो बाहिर उयोहरू पठाएको देख्दा त्यो सैटेलाइटहरू हाम्रो देशले गरेको देख्दा त्यही भएर डाउट लाग्छ अलिअलि है मलाई चाहिँ अब अलिअलि चाहिँ डाउट लाग्छ तर मलाई चाहिँ अब बाहिर अब पृथ्वी बाहिर चाहिँ अरूमा चाहिँ अब त्यो जीवन बिताउनसक्छ भन्ने चाहिँ मलाई चाहिँ त्यस्तो चाहिँ लाग्दैन तर पनि कता न कता अब डाउट चाहिँ छ मलाई